र योगालाई चाहिँ म आफ्नो डेली लाइफमा चाहिँ धेरै धेरै धेरै ठुलो है धेरै ठुलो स्थानमा राखेको छु किनकि योगा भनेको चिज चाहिँ हामीलाई मेन्टली फिजिकली है सबैबाट स्ट्रङ गर्ने एउटा हुन्छ नि योगले चाहिँ हाम्रो त्यो काम गर्छ र हामीलाई मेन्टली फिजिकली चाहिँ एक्टिभ हुनुछ भने चाहिँ हामीले डेली लाइफमा आफ्नो डेली लाइफमा एउटा रुटिन चाहिँ बनाएर राख्नुपर्छ त्यो हो योगाको लागि है डेली लाइफमा त हामी धेरै बिजी हुन्छौँ तर बिजीको भए पछाडि पनि भएको कारणले पनि र भएको छ भने पनि हामीले यो योगालाई चाहिँ अलिकति आधी घन्टा भए पनि एक घन्टा भए पनि हामीले डेली लाइफमा चाहिँ यसलाई हामीले राख्नु नै पर्छ किनकि यो योगाले चाहिँ हामीलाई दिमागबाट र शरीरबाट धेरै स्ट्रङ गर्छ बाहिरबाट हामीलाई स्ट्रङ गर्छ र भित्रबाट जो दिमागको बिचबाट यसलाई माइन्ड फ्रेस गरेर यसले धेरै राम्रो परिवर्तनमा ल्याउँछ किनकि यो योगालाई चाहिँ म आफ्नो डेली लाइफमा धेरै धेरै धेरै उच्च दरमा राखेको छु किनकि यो योगाले चाहिँ मेरो लाइफलाई धेरै परिवर्तन गरेको छ म पहिला योगा गर्दिन थिएँ र अहिले म योगा गरे पछाडि पहिला योगा नगर्नुको अगाडि र योगा गरे पछाडिको चाहिँ धेरै चेन्ज भएको छ ममा यसैले म सबैलाई पनि आफ्नो यो बात भनेर है योगाको बारेमा भनेर अरूलाई पनि केही गरोस् योगा गरेर आफ्नो लाइफ आफ्नो मेन्टल इस्युजहरू है आफ्नो फिजिकल इस्युजहरूलाई राम्रो गरोस् भनेर चाहिँ म भन्छु किनकि यो योगाले चाहिँ हाम्रो लाइफमा धेरै राम्रो धेरै धेरै राम्रो परिवर्तन ल्याउँछ धेरै राम्रो पोजिटिभ भाइब ल्याउँछ यो योगाले गर्दा चाहिँ हाम्रो मान्छेको जीवनमा चाहिँ है धेरै राम्रो परिवर्तन ल्याउँछ धेरै राम्रो भाइबहरू लिएर आउँछ